पारम्भिक बाइकरहरूले ध्यान राख्नु पर्ने कुराहरू चाहिँ के के छ भन्दाखेरि विशेष चाहिँ अहिलेको बाइकरहरू राम्रो कुदाउन नसकी छिटो छिटो अत्तालिँदै कुदाउँछ मान्छेहरू बाटोमा नहेरी र उनीहरूले चाहिँ उनीहरूलाई चाहिँ के छ भन्दाखेरि उनीहरूले त पहिला राम्रो चलाउनु सिकेर चाहिँ स्पिड कुदाएको राम्रो र उनीहरूको स्ट्रिकली गर्नु पर्ने हो नि चाहिँ उनीहरूलाई एकदम हेलमेटहरू लाउनु भन्नु पऱ्यो लाइसेन्सहरू ठिक हुनु पऱ्यो र अन्डर एज छ भने उनीहरूलाई एकदमै प्रशासनले बाइकदेखि बन्चित गराउनु पऱ्यो बाइक चढ्नु दिनु भएन चलाउनु दिनु भएन कारण यही अन्डर एजको कारणले गर्दाखेरि कतिवटा नियमहरू उनीहरूलाई थाहा हुँदैन र यसको आवेशमा आएर उनीहरूले केही दुर्घटना पनि घट्नु सक्ने चान्सेस हुन्छ त्यसले गर्दाखेरि एकदमै बाइकरहरूलाई चाहिँ कडाईको साथ एकदमै नियम चाहिँ लागु गर्नु पऱ्यो